म मलाई गजलडुब्बा घुम्न जान मन लागेको छ है र म आफ्नो साथीहरूसँग गजलडुब्बा घुम्नु जान्छु भनेर मैले सोचेको छु र सोच्दाखेरि म अब म त कहिल्यै गएको गएको छुइनँ गजलडुब्बा र के कस्तो जग्गा छ कस्तो कस्तो जग्गाहरू छ होला घुन्नुको लागि है कतिको राम्रो छ कतिको राम्रो छैन त्योहरू मलाई केही थाह छैन बट म हेर्न चाहन्छु र हेर्न चाहँदाखेरि र म म आफ्नो साथीहरूलाई मैले भनेँ है जाउँ न त घुम्न जाउँ है गजलडुब्बा कस्तो ठाउँ रहेछ के रहेछ कस्तो धेरै सुनेको छु गजलडुब्बामा घुम्ने जग्गाहरू धेरै राम्रो छ भनेर है र घुम्ने जग्गा राम्रो धेरै धेरै धेरै राम्रो राम्रो छ भनेर सुनेको छु मैले र सुन्दाखेरि मलाई जानु मन लागेको छ र म आफ्नो साथीहरूसँग जान्छु र त्यहाँको खर्चहरू कति के कस्तो हुन्छ होला है र कति हुन्छ होला त्यसका लागि म आफ्नो साथीलाई मैले डिस्कस गरेँ मैले बात गरेँ र हामी वहाँको एउटा हामी वहाँ जाने भनेर हाम्रो प्रोग्राम बन्यो र वहाँ जानका लागि धेरैभन्दा पनि धेरै अब पहिला त जानुपऱ्यो है जानका लागि गाडी खेज्नुपऱ्यो के कतिको खर्च लाग्छ है र कतिको टाढो छ यस बिच् विषयमा कुरा गरेको र र मैले कल गरेको थिएँ आफ्नो ड्राइभरलाई एक्चुवली कल गर्दाखेरि मैले भनेँ सोधेँ कि गजलडुब्बा कस्तो ठाउँ हो भनेर र वहाँबटा भन्नुभयो गजलडुब्बा धेरै राम्रो जग्गा छ वहाँ है वहाँको वेदर यति राम्रो छ भनेर भन्नुभयो र वहाँ कति टाढो छ है मैले सोधेँ वहाँ भन्नुभयो यहाँदेखि त अलिक अलिक टाढै पर्छ तर यति दामी यति सुन्दर यति आनन्द वहाँको मौसमहरू पनि यति धेरै राम्रो छ भनेर उहाँले बताउनु भयो र बताउँदाखेरि

र हामीले गाडी बुक गर्नाका लागि है गाडी बुक गर्नाका लागि हामीले बात गऱ्यौँ र वहाँको खर्चपानीहरू यति हुन्छ भनेर बताउनु भयो र अलिक खर्च चाहिँ रहेछ है अनि टाढो पनि हो खर्च पनि छ तर राम्रो पनि छ जग्गा भनेर चाहिँ बताउनु भयो र हामी जान्छौँ भनेर सोच्दै थियौँ सोच्दा सोच्दै है वहाँनेरि थुप्रै जग्गाहरू छ अरे घुम्नका लागि है र ठिकै छ भन्दाखेरि चारवटा पाँचवटा जग्गा जस्तो छ अरे धेरै राम्रो छ अरे धेरैभन्दा पनि धेरै धेरै धेरै राम्रो छ अरे त्यहाँ जहाँ जग्गा गजलडुब्बामा है र गजलडुब्बामा धेरै जग्गाहरू छ अरे घुम्नका लागि र म मलाई अँ म त धेरै एक्साइटेड छु जानका लागि है यति राम्रो जग्गा वहाँको मौसमहरू यति राम्रो हुन्छ कि त लाइक त्यो ठाउँ चाहिँ बहुत बहुत बहुत सुनेको छु भन् सुनेको छु है कस्तो के हुन्छ भनेर र मैले आफ्नो साथीसँग डिस्कस गरेँ है हामीहरू चाहिँ गजलडुब्बा जाउँ घुम्न मैले धेरै सुनेको छु है वहाँको बारेमा वहाँको वेदर एकदम दामी छ र घुम्नु जग्गाहरू पनि धेरै राम्रो राम्रो छ भनेर मैले सुनेको छ भनेर चाहिँ मैले बताएँ आफ्नो साथीलाई है र हाम्रो साथी पनि एकदम अँ जान् जाउँ मैले पनि धेरै सुनेको छु वहाँको बारेमा भनेर उहाँले पनि बताउनु भयो र हामीले डिसाइड गऱ्यौँ है र तर हामी त वहाँ कहिले गएका थिएनौँ गएको थिएनौँ गाडीको पनि हामीले बातहरू गऱ्यौँ के कस्तो हुन्छ र खर्चपानीको बता आयो है अलिक टाढो छ खर्च पनि लाग्छ है खर्च पनि लाग्छ र खर्च पनि लागेर तर मजा चाहिँ मजै आउने पऱ्यो है र मजा आउने परेपछि चाहिँ राम्रो है र

धेरै धेरै खुसियाली है यति साह्रो र धेरै राम्रो वहाँको मौसमहरू धेरै राम्रो छ यता घुम्न जाँदा लाई है यति धेरै यति यति यति यति धेरै राम्रो जग्गा वहाँका र हामी हामी अन्त हामी सबै ओके भयौँ वहाँ जानलाई र हामीले भन्यौँ मैले भनेँ साथीलाई अब चाहिँ जाने होइन गजलडुब्बा त उहाँ पनि धेरै खुसी हुनुभयो धेरै उयो र अब हामी हेरौँ कस्तो जग्गा छ र जति सुनेको थियौँ त्यति नै राम्रो हुन्छ या हुँदैन त्यो हेरौँ भनेर हामी गएँ र गएपछि यति त्यो जग्गा यति राम्रो रहेछ नभन्नू वहाँका बाटाहरू बाटोहरू पनि धेरै राम्रो रहेछ वहाँको मौसम वेदरहरू र घुम्ने जग्गा स्पोट्सहरू है वहाँ पार्क हामी पार्कहरू गयौँ हामी वहाँनेरी झर्नाकामा गयौँ धेरै धेरै धेरै राम्रो थियो वहाँको मौसम यति राम्रो थियो धेरै राम्रो लाग्यो र धेरै मजा आयो जति हामीले सुनेको थियौँ सोचेको थियौँ त्योभन्दा पनि धेरै धेरै धेरै रमाइलो भयो खुसी भयौँ हामी हामीले धेरै इन्जोई गऱ्यौँ है इन्जोई गऱ्यौँ धेरै रमाइलो लाग्यो है र गजलडुब्बा साँच्चै नै बहुत राम्रो जग्गा रहेछ घुम्न जानको लागि है